हाम्रो चाडबाडमा त अब हाम्रो संस्कृति अनुसारमा त अब बहुत छ नि अब खाने कुरोहरू अब हामी एउटा कुरो हा माछा मासु हामी खाँदैनौँ मद मदिरा खाँदैनौँ अब शाखा सन्तानमा त चलिरहेको छ अब त्यो सनातनमा हाम्रो शाखा सन्तानमा चाहिँ अब त्यहाँ वारिपारि छ हामी चाहिँ आफ्नो चाहिँ निरामिष माने हामी शाकाहारी हुनाको कारणले चाहिँ त्यति हो साग सब्जी दाल र भात त छँदैछ छँदैछ यस्तै हो चाडबाडमा सेलरोटी पोल्छ खिरहरू यस्तै नयाँ आइटमको सब्जीहरू पकाउँछौँ चाडबाडमा त्यही नयाँ सब्जीहरू भन्नाले अब अहिले के भन्छ नयाँ सब्जी जस्तै अब के भन्छ यता मम हरू यस्तोहरू साग सब्जीमा त आउँदैन भोजनमा आउँछ त्यो खाने कुरो परिकारमा अब त्यस्तै हो हामी चाडबाडमा त्यो साग सब्जी हाम्रो चल्छ दाल भात यस्तो चल्दैछ यसो दुध महीहरू घिउहरू यसो खान्छ हाम्रो चाडबाडमा अब निरामिष हुँदा कहाँ अब खानेमा त अब सबै चलिहाल्छ माछा मासु खाएर बरु अब त्यो पनि अब हामीले यस्तै छ अब हाम्रो नेपालीको त यही हो दसैँ तिहार भन्यो हो यस्तै हो चाडबाड पछि आउँछ अब माघे सङ्क्रान्तिहरू यस्तै हाम्रो नेपालीहरू चाडबाडमा यही हो